मेरो स्थानीय जग्गामा धेरै स्कुल त छैन तर पनि एक त प्राइमेरी स्टुल स्कुल छ अनि अर्को एउटा एकाडेमिक स्कुल छ हामीले प्राइमेरी स्कुलमा सानो नानीहरूलाई भर्ना गर्दा त्यति बिनाको केही चाहिँदैन उनीहरूको जन्म प्रमाण पत्र अनि जन्मेको कागजहरू चाहिन्छ उनीहरू कत्ति पुग्यो अनि मेन चाहिँ उनीहरूको आधार चाहिन्छ अगर तपाईँले महाविद्यालयमा भर्ना गर्नु हुँदैछ भने पाचौँ श्रेणीदेखि तपाईँले म पढेको स्कुल मा पनि भर्ना गर्नुसक्छ तपाईँले म पढेको स्कुलमा आधार कार्ड आफ्नो ट्रान्सफर सर्टिफिकेट अनि रिजल्ट चौथौ श्रेणीको रिजल्ट लिएर तपाईँहरू त्यहाँ गएर फर्महरू भर्न सक्छ यही कागजातहरू मध्ये आधार कार्ड अनि ब्याङ्क अकाउन्ट पनि कोही कोही बेला चाहिन्छ यो कागजातहरू लगेन भने तपाईँको भर्ना हुनेछैन हाम्रो विद्यालयमा अनि त्यस विद्यालयको फीहरू तपाईँलाई त्यही भनिदिनेछ अनि तपाईँहरूले त्यो फर्म भरिकिन केही दिनपछि तपाईँहरू गएर त्यहाँ फर्म दिएर अनि मेन कुरो चाहिँ तपाईँहरूले आफ्नो आधार कार्ड पनि लानु पर्छ माता र पित माता चाहे पिताको किनकि उनीहरूको आइडेन्टिटी पनि चाहिन्छ कोही कोही बेला